मछवारेहरूलाई एक्लै माछा मारेर चाहिँ सफल हुँदैन किन भनेदेखि उसलाई साथीहरू चाहिन्छ धेरै अब लामो साथीहरू ठुलो खोलामा अब माछा मार्नलाई अब डरै हुन्छ उनीहरूलाई पनि अब माछा मारेर गृहस्थी चलाउँछ भन्दैमा अब धेरै अब ऊ यो गरेर आबो ठुलो खोला आएको बेलामा माछा मार्नु पस्नु पनि सकिँदैन उसलाई पनि आफ्नो ज्यानको डर हुन्छ अनि त्यहाँबाट उसलाई अब धेरै साथीहरू पनि चाहिन्छ साथीहरू धेरै छ भनेदेखि एउटा अब ठुलो खोला अब बढेर आएको छ भनेदेखि पनि अब एउटालाई खोलाले लानु आटेको छ भने भने साथीहरूले अब निकाल्ने पनि साय चाहियो मान्छेहरू त्यो लागि अब मछवारेहरू एक्लै गएर चाहिँ अब खोलामा माछा मार्नु सकिँदैन धेरै नै अब साथीहरू पनि चाहिन्छ साथीहरूले लिएर गएर अब माछा माऱ्यो भने चाहिँ अब सजिलो एउडा हिम्मत पनि आउँछ आँटिलो हुन्छ कसैलाई अलिकति अब खोलाले लानु आट्यो भनेदेखि साथीहरूले गएर सपोर्ट गर्छ तानेर निकाल्ने हुन्छ र अब उसले अब सजिलो लाग्छ त्यसरी